हजुर हो त हजुर कुन चाहिँ जुत्ता होला ए हजुर हजुर हजुर छ त हजुर छ त हजुर साइजहरू त भेराइटीको छ कि हजुर तपाईँलाई कुन चाहिँ साइज चाहिएको थर्टी फाइभको साइजमा थर्टी फाइभको साइजमा छ छ अनि तपाईँलाई कुन कलरमा चाहिएको होला ए कलरहरू तपाईँको ब्ल्याक एन्ड वाइट भयो ब्लु र वाइटमा छ अनि तपाईँलाई चाहिँ खासमा कस्तो चाहिएको हो हजुर हजुर प्राइजहरू थर्टी फाइभ हन्ड्रेडहरू छ हजुर हजुर प्राइस पनि हेरी हेरी छ जुत्ता हेरी हेरी प्राइस छ है हजुर अलिकति अलि अलि डिफ्रेन्ट छ है अब एक सय दुई सय रुप्पे चाहिँ अब अलिकति तल माथि छ हजुर त हजुर घट्नु चाहिँ घट्छ मिलाइदिन्छु नि फर्स्ट कपी नै हो हजुर फर्स्ट कपी भन्दा पनि फर्स्ट कपी नै हो ठिकै हो फर्स्ट कपी नै हो हजुर दस पन्ध्र दिन भयो है अनि पुरा बिक्री पनि हुँदैछ यही जुत्ता नै अहिले तपाईँले ब्ल्याक एन्ड वाइटमा भन्नु भयो है हजुर ब्ल्याक एन्ड वाइटमा हजुर स्टकमा छ रहेछ हजुर थर्टी फाइभ है साइज हजुर छ एभाइलेभल त्यो चाहिँ भन्नु सक्दिनँ है अहिले पुरा बिक्री हुँदैछ अहिले त्यही जुत्ता हो अनि तपाईँले जति छिटो गर्नु सक्नु हुन्छ आएर एक पल्ट हेर्नु होस् है अनि चाहिँ तपाईँलाई पनि अलिक राम्रो लाग्यो भने चाहिँ लिँदा हुन्छ है अनि नभए चाहिँ अरू मन पऱ्यो भने अरू पनि धेरै प्रकारको कलर्सहरू छ साइज पनि एभाइलेभल नै छ आएर हेर्दा हुन्छ तपाईँले हजुर अब दुई तिन भित्रमा आइहाल्नु होस् न हजुर हजुर अब तपाईँले जुत्ता हेर्नु हुन्छ है अनि जुत्ताको क्वालिटी अनुसार नै सही सही पैसा पनि छ है होइन तपाईँले एक पल्ट स्टोर आएर हेर्नु होस् न एक पल्ट स्टोर आएर हेरेको राम्रो हो तपाईँले हजुर हजुर हुन्छ हजुर हुन्छ हुन्छ हुन्छ